हेलो भाइ तपाईँ अल्टोको ड्राइभर बोल्नु भएको हो विशेष त मैैले यो तपाईँलाई कल गरेको कारण चाहिँ हाम्रो फेमेलीहरू घुम्नु जाँदैछ डेलो जाँदैछ दुर्बिन जाँदैछ विशेष तपाईँको कति चाहिँ होला प्राइसहरू तपाईँ भन्न सक्नुहुन्छ हजुर दुई हजार दुई हजार साह्रै महँगो भएन पर्खेर आएको पहिलाको ड्राइभरले त मलाई पन्ध्र सौ भनेको थियो हजुर हजुर त्यो त साह्रो महँगो भएन तपाईँले हामीलाई अलिक सस्तो गर्न सक्नु हुँदैन उन्नाइस उन्नाइस सौमा मिलाइदिनुहोस् न हजुर अब हामी केही समय पछि आउँदैछौँ अनि तपाईँले विशेष त हाम्रो सात माइलमा आएर पर्खेर तपाईँले हामीलाई सात माइल फाटकमा पर्खिन सक्नुहुन्छ साह्रै महँगो नगर्नुहोस् है हामी फेरि धेरै परिवार छ तपाईँको गाडीमा अट्छ होला नि फेरि धेरै अटेन भने त तपाईँलाई म त्यति बेसी पैसा दिन त सक्दिन है याद गर्नुहोस् अनि विशेष त हामी अब जानेछौँ डेलो सकेर दुर्बिन जानेछौँ दुर्बिनमा नि तपाईँले पर्खिनु हुन्छ त्यही दाममा तपाईँले हामीलाई ल्याइदिनुहुन्छ भनेर आशा राखेको छ हुन्छ भाइ त्यसो भए राख्नुपऱ्यो